हेलो ए हजुर भन्नुहोस् न हजुर ए जुत्ताहरू त पुरा छ त तपाईँलाई कस्तो खाल्के जुत्ता चाहिएको हाम्रोमा यहाँ स्निकर्स छ फिते दुई फिते चप्पल खाल्के पनि छ स्यान्डल छ केटीहरूको बुटहरू पनि छ

एडिडासको हजुर छ त एडिडासको छ नि तपाईँलाई कस्तो खाल्के चाहिएको हजुर हजुर ए ए घाउ खुट्टामा घाउ छ तपाईँको ए त्यसो भए अन्त घाउको लागि हो भने त तपाईँले एडिडासको स्निकर्सहरू भन्दा त स्यान्डलहरू लगाएको ठिक होइन र किनभने हवा लाग्छ अलिक घाउ जाती हुनु सजिलो हुन्थ्यो ए हजुर छ नि तपाईँको कति हो साइज खुट्टाको नम्बर थर्टी सिक्स भनेपछि हाम्रो यो युके साइज कति नम्बर छ नम्बर पाँच नम्बर है चार नम्बर हो ए हजुर छ नि छ पर्खिनुहोस् ल म हेर्दैछु हजुर छ रहेछ छ रहेछ कलरहरू चाहिँ तपाईँको रातो निलो पहेँलो र हरियो रहेछ हो अन्त हाम्रो स्टार्टिङ प्राइस चाहिँ आठ सौदेखि हजुर ब्ल्याकमा ब्ल्याकमा पर्खिनुहोस् है हेर्दैछु ए ब्ल्याकमा रहेछ एउटा पिस रहेछ ब्ल्याकमा हो अन्त तपाईँको स्टार्टिङ प्राइस चाहिँ आठ सौदेखिको तपाईँको दुई हजारसम्मको छ अनि त्यसमा डिस्काउन्ट हुन्छ तपाईँलाई ट्वेन्टी पर्सेन्ट डिस्काउन्ट दिन्छ म हो लिनु भयो भने अझै दुईवटाहरू लिनु भयो भने अझै सस्तो गरिदिन्छु अँ तपाईँको त्यो चाहिँ कतापटि घाउ छ खुट्टामा हजुर लेफ्ट साइडमा कता यो औँलीमा कि कुर्कुचाहरूमा कि कता छ ए हजुर ए कान्छी औंँलीमा हो भने तपाईँले यस्तो स्निकर्सहरू लायो भन्त अझै चेप्टिन्छ नि औँली त तपाईँले जति सक्दो खुला चप्पल लगाएकै राम्रो स्यान्डलहरू जाती नभइन्जेल चाहिँ तपाईँले अब अहिले किनेर पछि लगाउनु सक्नुहुन्छ तपाईँ अब किन्नु इच्छा छ भने त छ मेरोमा ब्ल्याक यो ब्ल्याकको चाहिँ तपाईँको पन्ध्र सौ पर्छ हजुर बाह्र सौ दिनुहोस् न त क्वालिटी एकदम राम्रो हाम्रो ब्रान्डेड हो है अस्ति हामी सबै सामान यता थाइल्यान्डबाट इम्पोर्ट गरेर ल्याउँछ हजुर हजुर ए हजुर हजुर हजुर त्यही त त्यति बेलाको हाम्रो यो स्टक अलिक त्यति बेलाा चाहिँ अलिक ड्यामेजै आएको तर योपालिको चाहिँ एकदम टप क्लास छ तपाईँलाई एकदम केही सिकायतै हुँदैन पछि हजुर हजुर हुन्छ लु अब तपाईँलाई हजार दिनुहोस् न त हजारमा लानु हजारदेखि अब अलिक तल चाहिँ अलिक मलाई पनि पोसाउँदैन हो हजारमा लानुहोस् न त ल हजुर हजुर गुगल पे छ नि गुगल पे गरिदिनुहोस् न हजुर चार नम्बर छ ठिकै तपाईँलाई यो खुट्टाको घाउको लागि सायद सुबिस्तै हुन्छ होला किनभने अलिक कम्फर्टेबल खाल्के छ यसको यो सोल पनि अलिक न्याम न्याम सपोन्ज खाल्के छ हो हजुर हुन्छ म तपाईँलाई त्यसो भए पठाइदिन्छु नि

हजुर ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क ए मेरो यो दोकान चाहिँ तपाईँको यो सरद नगरको यता फर्स्टको मिठाइ दोकान छ नि यो ग्रेसी मिठाई दोकान त्यसको फर्स्टको गल्लिमै छ ए हुन्छ हुन्छ दिदी हुन्छ